हेलो भाइ तिमीले मलाई अस्ति नै हेडफोन बेचेको थियो नि हो त्यो हेडफोन चलाए मैले अलिक दिन चलाए एकतिरको त बिग्रियो त्यहाँबाट त्यही पनि अर्कोतिर चल्दै थियो चल्दा चल्दै पनि अर्कोतिर तारै टुट्यो हो बिग्रियो मैले त्यतिकै घर राखेँ फेरि पऱ्याउनु आएर अलिक राम्रो खालको लिन्छु है